फुलहरूमा चाहिँ सब भन्दा रुखो फुल चाहिँ गो यसको गोदावरी फुल हो गोदावरी फुल चाहिँ सर्दैन गोदावरीको फुलमा चाहिँ मल माटो मिलाएर अब लगाउनु पर्छ त्यसलाई हिउँदो महिनामा चाहिँ पानीको दुःख पानी लगाइन्जेल राम्रो हुन्छ पानी लगाउनु छोडे पछि त्यो ओइलिन्छ सुक्छ त्यही कारणले गर्दा चाहिँ त्यसलाई उयो गरेर कलम काटेर पटमा सारेर पानीहरू लगाएर राम्रोसँगले स्याहार गरे पछि सर्छ त्यो चाहिँ बर्खामा चाहिँ हिउँदमा चाहिँ ओइलिन्छ टाइम टाइममा पानीहरू लगाउनु पर्छ त्यो कारणले चाहिँ राम्रो हुन्छ गोदावरी फुललाई चाहिँ